हेलो बहिनी तपाईँ दुध कस्तो ल्याउनु भयो हौ आम्मामा मेरो नानी त हिजो दुध खाएकोदेखि त बिमार भएको भएकै छ त हौ डाइरिया भमिट डाइरिया भएर भुँडी दुखेर भमिट भएर हो के हौ बहिनी सधैँ त तिम्रो दुधले त त्यस्तो हुन्थेन त आजु त के भयो हौ सधैँ तिम्रोबाट खाने यत्रो वर्ष भएको थियो दुध खाएको यस्तो त कहिले पनि भएको थिएन हिजो त मैले तिम्रो दुध दिएको तिमीले दुध लिएर तताएर दिएकोदेखि त नानी त बिमार भएको भएकै छ भाँडाहरू सफा गर्दैन क्याउ बहिनीले थाह छ थाह छ कि तर कि अब हिजुको दुधले के भएको थियौ त्यो दुधमा चाहिँ नानी पुरा बिमार भयो

अब बिमार त के भन्नु कि तपाईँलाई त तपाईँले अब अरू अरू जग्गाबाट ल्याउँछ वा तिनीहरूको दुधहरू यसो उयो भएको थियो कि तिनीहरूलाई पनि सोध्नु नि दबैाईहरू खुवाएँ कि त्यही त मलाई पनि अब तपाईँलाई भन्नु त मलाई पनि अप्ठ्यारो लाग्यो त्यत्रो वर्ष त्यस्तो भएको थिएन है तर हिजो त त्यस्तो हुँदाखेरि त अब फेरि दुध खाएरै त्यस्तो भएर त मैले भन्नु उयो लाग्यो नि त अब एकपल्ट भनिहेर्नु पर्यो बहिनीलाई भनेर नि हुन्छ अब हुन्छ हुन्छ बहिनी अब हुन्छ